खुल्ला पानीमा पौडी खेल्दा चाहिँ के हुन्छ भन्दा चाहिँ अब हिल्समा चाहिँ अब प्रायः प्रायः सानो सानो स्ट्रिम हुन्छ सानो सानो स्ट्रिममा अब खेल्छ मेन्ली अब ठुल्ठुलो खोलाहरू पनि त्यस्तो हुँदैन अब मेन्ली ठुलो ठुलो खोला त अब यही टिस्टा रङ्गित भयो तर अब टिस्टा रङ्गितमा अब त्यो स्विमिङहरू त्यस्तो गर्नु सक्दैन पनि किनभने वाटर फोर्स बेसी हुन्छ अब एज कम्पेर टू प्लेन अब प्लेनमा चाहिँ अब अब ठुलो अब सम्म परेको जग्गा हुन्छ तर अब हिल्समा चाहिँ के हुन्छ भने त्यो सम्म परेको एरिया नै हुँदैन अब अब त्यो खोलाको बि बिचमा अब ठुल्ठुलो अब रकहरू हुन्छ अनि सानो सानो पिबल्सहरू भक्कु भेट्नु सक्नुहुन्छ तपाईँले अनि खोला खेल्दा चाहिँ अब आफूलाई अब अब प्रोटेक्ट गर्नु छ भने चाहिँ अब तपाईँ अब जो अब सानो सानो अब ढुङ्गाहरूमा अब जो त्यो लेउ लागेको हुन्छ त्यो लेउ अब लेउ लागेको ठाउँतिर चाहिँ अब त्यो खुट्टाहरू राख्नु भएन अब स्लिप्ड भएर अब स्लिप्ड भएर त्यही माथि अब पानीको फोर्स बेसी हुन्छ स्लिप्ड भएर त्यो पानीको फोर्सले भेट्यो भने अब बगाउनु सकिहाल्छ आरामले बग्छ त्यही कारण अब त्यो लेउ भएको जग्गाहरूबाट आफूलाई आफू जोगिनु पऱ्यो अनि त्यो वाटरफल्सहरूको मुनि मुनि जानु भएन अब वाटरफल्समा अब अब फोर्स बेसी हुन्छ त्यहाँ अब त्यहाँतिर जानु भएन अनि त्यो खोला खेल्दा चाहिँ अब आफू अब जहाँनिर अब आफू आफू जहाँनिर खेल्नु सक्छ जहाँनिर अब सानो सानो सान सानो मात्रै स्ट्रिम छ अब जहाँ चाहिँ अब अब सानो सानो खोला खेल्ने जग्गै बनाएको हुन्छ जसमा चाहिँ अब ठुल्ठुलो ढुङ्गा पनि हुँदैन त्यो लेउ लागेकोहरू पनि एकदमै कम्ती हुन्छ अब अब त्यहाँको अब रेसिडेन्टले नै बनाइदिएको हुन्छ त्यस्तोतिर चाहिँ अब गएर खेल्न सकिन्छ